हेलो तपाईँ सर बोल्नुभएको हो ए अँ म चाहिँ को प्यारेन्ट्स बोलेको कि अन्त नानीले घरमा भन्दैथ्यो सर कि पिक्निक लान्छ अरे स्कुलबाट फिफ्टिन अगस्तमा भनेर भन्दैथ्यो हो त्यही तपाईँलाई सोध्नको लागि नि अब नानीहरूले भनेको कुरा अब हो कि होइन कि के हो भनेर नि हजुर हजुर

अँ के अरे पैसा चाहिँ कति कति उठाउँदैछ सर अन्त ए मेरो नानी त क्लास फाइभमा पढ्छ ए फाइभ हन्ड्रेड है अन्त खानाहरू चाहिँ सर खानाहरू हामीले बनाएर पठाउनु कि तपाईँहरूले प्रोभाइड गर्नुहुन्छ ए अनि के अरे पकेट लन्च भनेपछि पकाएको खाना त हुँदैन होला सुक्खा खाना त हुन्छ होला है सर ए पानीहरू चाहिँ प्रबन्ध भयो होला त्यसो भए

ए त बिहान फेरि स्कुलमै पठाइदिने कि कहाँनिर पठाइदिने सर हजुर ए अँ त्यही त नानीले घरमा आएर भन्दैथियो हो पिक्निक लान्छ हामीलाई भनेर कि अन्त म त अब कहाँ लाने रहेछ अब केटाकेटी मात्रै अब टेन्सन हुन्छ है सर त्यही भएर नि त सर टिचरहरू पनि जानुहुन्छ सबै जानै ए ए के अरे त्यो लोक नगर नानीहरूलाई अलिक याद गरिदिनु होस् ल माथि त्यो अलिक उफ्रिन्छ कुद्छ होला कि डेलोमा अन्त त्यहाँनिर त्यो एउटा त्यो पानीको ठुलो उयो छ पनि छ होइन र कुवा के अरे झिल छ टाइपको है त्यतातिर अलिक याद गरिदिनु होस् ल सर उफ्रिएर कुदेर फेरि प्यारेन्ट्स चाहिँ जान पाउँदैन होला है प्यारेन्ट्स जानु पाउँदैन होला हजुर हजुर अँ हुन्छ सर म त्यसो भए नानीहरूलाई अब नानीलाई चाहिँ पठाइदिन्छु कि तर म तपाईँलाई बेला बेलामा फोन गर्छु उठाउनुहोस् ल हुन्छ हुन्छ सर थ्याङ्क्यु